आज म यस्तो दोसाँधमा उभिएको छु जहाँ पुरानु पुस्ता अनि नयाँ पुस्ताले के चाहन्छ र उहाँहरूको के चाहना छ भन्ने कुरोमा म दोधारमा परिरहेछु परिरहेको छु हुन त पुरानु पुस्ता भन्नाले हाम्रा बाजेबोजू बाबाआमाहरू हामी बुझ्छौँ अनि अहिका युवा पुस्ताहरू हाम्रै छोराछोरी नातानातिनीहरू भनेर हामी बुझ्छौँ तर पुरानो पुस्ताका जुन विशेषताहरू थिए जुन समय थियो जुन समयमा हाम्रा पुरानो पुस्ताहरूले जुन प्रकारले आफ्नो संस्कार संस्कृति भाषालाई उहाँहरूले अति नै माया गरेको हामी पाउँथ्यौँ अनि ति संस्कार संस्कृतिहरू उहाँहरूले आफ्नो जिवनमा व्यवहार गरेको पनि हामी पाउँथ्यौँ पुरानु पुस्ताहरूमा एकअर्कामा आपस्तमा माया प्रेम यस्तो सम्बन्धहरू हामीले देख्ने गरेका थियौँ अनि गाउँसमाजमा पनि हामी एकअर्काको घरमा गएर एकअर्कालाई भेटेर हालखबरहरू सोध्ने एकअर्कासँग दु ख सुखको कुराहरू गर्ने कसै घरमा केही पऱ्यो भने सबैजना गएर त्यस घरमा हामी सहयोग गरिदिने यस्ता हा त्यो समयका पुरानो पुस्ताहरूको चलन थियो र त्यो समय पनि हामीले देख्यौँ तर अहिले नयाँ पुस्तामा त्यस्तो छैन किनभने नयाँ पुस्ताहरूको समयमा मोबाइल इन्टर्नेट इत्यादिहरूले उनीहरूलाई आफ्नै दुनियाँमा व्यस्त राखेको छ अनि उनीहरू मोबाइलको दुनियाँमा छन् आज एक सेकेन्डको लागि इन्टर्नेट बन्द हुँदा उनीहरू अत्तालिन्छन् मानौँ उनीहरू अँध्यारोमा छट्पटाएको जस्तो हुन्छ किनभने उनीहरू मोबाइलको अर्कै संसारमा बाँचिरहेको छ र उनीहरूलाई थाह पनि छैन उनीहरूको घरमा आफू भन्दा ठुलो मानिसहरू कसरी बाँचिरहेका होलान् आफ्ना बाजेबोजूहरू आफ्नो बाबाआमाहरूले के चाहिराखेका छन् उनीहरूबाट भन्ने कुरा आजको युवापिँढीलाई उनीहरूको जुन चाहना छ जुन इन्ट्रेस छ त्यो हामीले बुझि नसक्नुको छ उनीहरूले के चाहन्छ भन्ने कुरो स्पष्ट कहिले भन्दैन र आज हामी सबै परिवारमा सबैजना हुँदा हुँदै पनि एक्लो एक्लो भएर बसिरहनु परेको अनुभव हुन्छ किनभने सबैजना आ आफ्नु मोबाइलमा व्यस्त देखिन्छ झन् युवा पुस्ताहरू त एकपल्ट कोठा भित्र पसेपछि बाहिर पनि निस्कँदैन उनीहरू भोक पनि लाग्दैन कि क्या हो तिर्खा पनि लाग्दैन कि क्या हो र यस्तो समयमा ती पुराना पुस्ता र युवा पुस्ताको जुन चाहनाहरू छ यसलाई कस्तो प्रकारले सन्तुलन गर्नुपर्ने भन्ने यो दो दोसाँधमा बसेर आफूले विचार गर्दा यो साह्रै कठिन र साह्रै नराम्रो समय आएको जस्तो लाग्छ र यसो हेर्दा पुरानु पुस्ता पनि गलत त थिएन उनीहरूको समयमा कति राम्रो समयहरू थियो उनीहरूको समयमा एकाअर्का प्रति कति भ्रातित्व थियो प्रेम थियो माया थियो गाउँ समाजमा कति मेलमिलाप थियो तर अहिले भने नयाँ पुस्ताले न गाउँ समाज राम्रोसँगले चिन्छ न कसैकोमा गएर सहयोग गर्नुपर्छ भन्ने कुरोको ज्ञान छ उनीहरू आफ्नै दुनियाँमा मस्त छ अनि उनीहरू आफ्नो करियर आफ्नो भविष्य निर्माणमा पनि त्यति सचेत भएको जस्तो पनि लाग्दैन कहिले कहीँ त ति नयाँ नयाँ पुस्ताले भविष्यमा के गर्छन् होला र हाम्रो नयाँ पुस्ताको अघिल्लो जीवनहरू कस्तो हुन्छ भन्ने चिन्ताले मलाई सताइरहेको हुन्छ जे होस् समयले सबै कुरोलाई समेटेर लान्छ र ती कुरा बिग्रेका कुराहरूलाई बनाएर लान्छ मिलाएर लान्छ भन्ने एउटा विश्वास मैले गरेको छु